यो लामखुट्टेको लामखुट्टेले टोकेकोबाट हामी बाँच्नु चाहिँ है स्वास्थ्य केन्द्रबाट हामीले औषधीहरू दिन्छ है औषधीहरू लिएर आउनुपर्छ दवाईहरू होइन धेरै औषधीहरू जस्तै सेरिडेन भन्ने दवाईहरू औषधीहरू हुन्छ होइन अन्य अन्य दबाईहरू छ त्योहरू खानुपर्छ होइन त्यो उयोबाट बाँच्नुको लागि चाहिँ अब एकदमै लामखुट्टेले टोकेको चाहिँ हामी चाहिँ अब त्यो जमेको पानीहरूदेखि बाँच्नु पर्छ होइन मैलाहरूदेखि टाढो बस्नु पर्छ अन्त जब हामीलाई साह्रो पर्छ त्यतिबेला चाहिँ हामी स्वास्थ्यकेन्द्रमा गएर दबाई किनिकन चाहिँ हामी खान्छौँ